भारतको जलवायु एकदमै भिन्न भिन्न प्रकारको छन् साउथमा गयौँ भने एकदमै डरलाग्दो गरम छ अनि हामी बिच बिचतिर भारतको एकदमै बिच बिचको भागहरूमा आयो भने एकदम गरम डरलाग्दो गरमहरू छ प्लेन्समा एकदमै पहाडभन्दा एकदमै गरम जलवायु छ अनि पहाडमा जस्तै दार्जिलिङ कालिम्पोङको एरियाहरूमा नर्थ इस्ट साइडमा एकदम जाडो अनि कतैनिर एकदमै ठिकैको जलवायु छ अनि एकदम पहाड हिमालहरूतिर तपाईँ जानुभयो भने एकदमै डरलाग्दो जाडो पहाडतिर एकदम पानि जमाइदिने खालको जाडोहरू छ भारतको एकदमै भिन्न भिन्नै प्रकारको जलवायुहरू छ